अब केटीहरू चाहिँ अब घरमा पनि काम गर्नुपर्छ केटाहरूले घरको कुनै काममा हात हाल्दैन कुनै काम गर्दैन अब केटीहरूको कहीँ ड्युटी जानु छहरू भने पनि आफ्नो घरको कामहरू सब सकेर जानुपर्छ आमाहरू हुनुहुन्छ भने नानीहरूको ड्रेसहरू निकालेर नानीहरूलाई रेडी बनाएर खाना बनाएर तयार पारेर मात्रै जानुपर्छ घरको सबै काम गरेर केटा मान्छेहरूले बाहिरको काम मात्रै गर्छ जस्तै केटीहरूको भित्रको कामहरू गर्दैन त्यही भएर केटीहरूले गर्नु पर्छ समाजमा कहीँ केही परि गयो भने पनि त्यहाँ पनि महिलाहरू सघाउन जानै पर्छ समाजतिर पनि कि महिलाहरू सघाउनै जानै पर्छ बाहिरको ड्युटीहरू गर्दा पनि महिलाहरूले गर्नु पर्छ अहिले पहिला त केटीहरूले पढ्न पनि पाउँदैन थियो अरे अहिले त आमाबाबाले दुःख गरेर भए पनि छोरीलाई छोरा बराबरकी राखेर पढाउनु हुन्छ दुःख गरेर छोराहरू भन्दा छोरीहरू पिछे छ जस्तो त मलाई लाग्दैन अनि